हेलो तपाईँ सुभमको प्यारेन्ट बोल्नुभएको हो ए अस्ति भर्खर टेस्ट भएको थियो तपाईँलाई भन्यो

ए खै पढाउनु त राम्रै पढाउँदैथ्यो खै उनीहरू के हो खै आफ्नो भाषा पनि मजाले बुझ्दैन

सरहरूको त पढाउने काम हो नि अब नानीहरूको पो बुझ्ने काम हो त बुझेर पढे सरहरूले जसरी पढाए पनि नानीहरूको काम हो नि त बुझेर पढ्ने नेपाली त आफ्नै भाषा त हो नि अब उसले घरमा गएर त्यो रिडिङ प्र्याक्टिसहरू गरेर उसले सरले जस्तो पढाए पनि उसले त अब त्यति पो गरेर त पढ्नुसक्छ नि त हो मिन्स गर्नुसक्छ अब तपाईँहरू पनि

तपाईँले भनेको पनि ठिकै हो कि तर भए पनि अब स्कुलमा त्यति भए पनि गरिदिएकै हो अब सरहरूको माथि पनि पुरा प्रेसरहरू हुन्छ कति कामहरू गर्नुपर्छ उनीहरूले त्यति भए पनि पढाएकै हो अब नानीहरूको पनि त एउटा कर्तव्य हुन्छ

होइन यस्तो हो नि त अब न सरहरूले त पढाउने काम हो नि त नानीहरूले बुझेर पो उयो गर्ने काम त नानीहरूको हो नि त

हुन्छ म एकपल्ट सरलाई भनिदिई भनिदिन्छु अबदेखिको त्यस्तो गल्ती हुँदैन नि तर अब तपाईँले आफ्नो छोरालाई अब घरमा पनि प्र्याक्टिस गराउनुहोस् पढ्ने नेपाली त सक्नुपर्ने हो अरू त्यो त अब सरहरूको पनि त कत्तिवटा क्लासहरू हुन्छ उनीहरूलाई पनि त कत्ति प्रब्लमहरू हुन्छ अब त्यो सबै स्टुडेन्टहरू स्टुडेन्टहरूको काम हो नि त हो आचै पढ्ने त बुझ्ने काम उनीहरूको हो सरहरूले जस्तो पढाए पनि आफूबाट उयो हो नि त एउटा कोसिस

हो नि तर अब हाम्रो सरले त त्यति भए पनि अब पहिला पनि त्यत्रो स्टुडेन्टहरूलाई पढाएको त्यस्तो कम्प्लेनहरू त आएको छैन तपाईँको छोराले मात्रै कसरी आयो भन्नुहोस् त होइन भन्नु त पर्छ नि अब प्यारेन्ट्स पनि एउटा उयो हो साथी नै हो अब प्यारेन्ट्सलाई सबै सेयर गर्नुपर्छ तर पनि त अब सरले त त्यति भए पनि पढाएको हो तपाईँहरूले पनि बुझ्नुपर्ने अब म सरलाई एकपल्ट बहुत राम्ररी

हजुर म एकपल्ट मिटिङ राख्छु कि टिचर्सहरूको हजुर तपाईँको नानी हाम्रो पनि नानी हो नि

होइन तपाईँले यस्तो भन्नुहुँदैछ कि तपाईँ एउटा प्यारेन्ट्सको लाइनमा मात्रै बसेर हेर्नुहुँदैछ होइन अब जस्तै तपाईँ पनि टिचर्स भए तपाईँ हेर्नुहोस् यस्तो हो कि अब टिचरहरूले जस जतिसक्दो गर्छ होइन तर अब एउटा स्टुडेन्टकोबाट पनि एउटा कोसिस हो नि त

म अब एउटा टिचर्सहरूको मिटिङ राख्छु कि टिचरलाई भनेर अनि म भनिदिन्छु नि अब चाहिँ त्यस्तो गल्ती हुँदैन अब भयो भने कोही आफ्नो पर्सनको पनि अबदेखि केही त्यस्तो कम्प्लेन्सहरू तपाईँले सुन्नु पाउँदैन

हुन्छ